हजुर हो त हजुर भन्नुहोस् न कस्तो माछा हजुर कत्ले कत्ले त एकपल्ट हेर्नु पर्नेछ हुनु पर्ने हो भन्नुहोस् न तपाईँलाई कसरी चाहिएको कत्ले माछा भनेपछि यो त अलिकति अरू माछा हेरी अलिकति महँगै छ महँगो भन्दा पर केजी यसलाई पर्छ साँढे तिन सौहरू पर्छ तपाईँले लानुहुन्छ भने हजुर लानुहुन्छ भने अलिकति मिल्छ नि अहिल्यै नअत्तालिहाल्नुहोस् हजुर ए हुन्छ तपाईँ मतलब तपाईँलाई मैले डेलिभरी गरिदिनु कि तपाईँ लिनु आउनुहुन्छ

ए हुन्छ हुन्छ कति बजीभित्रमा पठाइदिनुपर्छ होला दस साँढे दसभित्रमा त हाम्रो जुन डेलिभरी गर्ने हामीले राखेका छौँ अलिकति भ्याउँदैन पो होला त यसो एघार साँढे एघारभित्रमा गर्दा हुँदैन ए भनेपछि तपाईँलाई एक केजीमा मतलब पिस गरेर पठाइदिनु कि डल्लै पठाइदिनु सफा गरिदिनुपर्छ टाउको ए त्यस्तो त हुँदैन नि हामी एक केजी माछामा त टाउको त हाल्छौँ हाल्छौँ टाउको पुच्छर केही पनि छोड्दैनौँ हामी तौलिएपछि एउटा डल्लै माछा पनि हुनुसक्छ एक केजी र कोही बेला एक केजीभन्दा बेसी पनि हुन्छ त्यो एक केजीभन्दा बेसी भा़एको खण्डमा मात्रै हामी टाउको अथवा पुच्छर हाल्दैनौँ नभए त टाउको पुच्छर त हाल्नैपर्छ नि ए माछाको लो पनि हालिदिनु ए हुन्छ हुन्छ भनेपछि त्यो लो त्यो एउटा पिस माछाको मात्रै दिनु कि अरू पनि अलिकति थपिदिँदा हुन्छ ए त्यसो भए ठिकै छ त हुन्छ म काम गर्ने भाइलाई आएपछि भनिदिउँला अनि तपाईँको यही नम्बर होइन त ए हुन्छ हुन्छ भनेपछि यही नम्बरमा हो भने म भाइलाई पठाउने छु र अरूबेला पनि चाहियो भने यसरी नै फोन गर्नुहोस् न मेरो नम्बर सेभ गरिराख्नुहोस् कोही बेला काम लाग्छ ए हुन्छ हुन्छ मिडियम साइजकै गरिदिउँला नि हुन्छ हुन्छ धन्यवाद